जलपाइगुडी डिस्ट्रिक्टको चाहिँ स्थानीय कला चाहिँ मूर्तिकला नै छ त्यहाँ हाम्रो गाउँमा जसको बाजेले बनाउँथे अरे बाजेबाट बाउले सिके बाउबाट अहिले छोराले चाहिँ एकदम राम्रो धेरै राम्रो सुन्दर बनाएर चाहिँ उसको धेरै चलिरहेको छ गाउँ घर विदेश सिदेश कता कता जान्छ उसको काम मूर्तिहरू चाहिँ